हाम्रो भारतको सबैभन्दा महत्त्वपूर्ण चाड दसहरा होली दिवाली कृष्ण अष्टमी दसरा दसैँमा हामी टिकाहरू लाइदिन्छौँ नानीहरूलाई हामी हामीलाई पनि हामी भन्दा ठुलोहरूले सबैले टिकाहरू लाइदिनुहुन्छ अन्त हामी के केहरू गर्छौँ खानाहरू खान्छौँ मासु मासु भातहरू खान्छौँ टिका लाउनु जान्छौँ अन्त आफ्नो मान्छेकोहरूतिर सबैको घरतिर हामी टिकाहरू लाउनु जान्छौँ हाम्रोमा पनि आउँछ टिकाहरू लाउनु हामी त्यसरी दसैँ मनाउँछौँ अन्त होलीमा चाहिँ हामी सबैजना घरको फेमेली अन्त के रे साथी भाइहरू सबै मिलेर हामी एउटै घरमा चाहिँ होली त्यसरी मनाउँछौँ दिवालीमा दिवालीमा चाहिँ हामी भैलो खेल्छौँ देउसी देउसी खेल्छौँ हाम्रो नेपालीको भाइ टी भाइ भाइहरूलाई टिकाहरू लाइदिन् भाइ टिकाहरू लाइदिन्छ लक्ष्मी माता लक्ष्मी पूजा हामी ठुलो मनाउँछौँ लक्ष्मी मातै हाम्रो धन भन्दै भन्छ त्यसरी चाहिँ हामीले त्यसरी हामी मनाउँछौँ दिवाली चाहिँ अन्त कृष्ण अष्टमी चाहिँ हामी मन्दिरमा गएर मनाउँछौँ मन्दिरमा चाहिँ मन सबैजना भक्तजनहरू सबैजना हुन्छ होइन राति कृष्ण जन्मिनुहुन्छ बाह्र बजी राति मज्जा आउँछ हामीलाई त्यसरी हामी मनाउँछौँ कृष्ण अष्टमी